यहाँ यहाँको हस्पिटलमा अब सबै कुरोको व्यवस्था छ र पनि अब ठुल्ठुलो बिमारी अब जो सिजर हुनेहरूलाई यहाँ त्यो सम्भव छैन त्यो मसिनहरू छैन अब क्यान्सर बिमारहरूको लागि यहाँ केही उयो छैन अब सानो सानो बिमारहरूको लागि त सबै कुरो यहाँ दबाई सरकारी हस्पिटलमा अहिले प्रायः सबै राम्रो राम्रो दबाईहरू पाइन्छ अब बि अरू अलिकति ठुलो बिमार भएपछि यहाँबाट रेफर गरिन्छ मेडिकल कलेज एम्बुलेन्स दिइहाल्छ त्यहाँबाट मेडिकल कलेज लगेपछि चाहिँ अब उतै के उयो गरिन्छ यहाँ चाहिँ सबै कुरो अब सानो सानो बिमारीहरूको लागि चाहिँ उयो छ यहाँ चाहिँ अब अहिले पच्चिस वर्षदेखि उँभोकोलाई चाहिँ पुरा लाइनमा बस्नुपर्छ सुगर टेस्ट गरिन्छ लाइनमै प्रेसर हरू नापेर पुरा लाइन चाहिँ अब यति बेसी तिन चार घन्टासम्म चाहिँ हामी लाइनमा बस्नुपर्छ दबाईहरू अहिले सरकारीमा चाहिँ प्रायः किन्नुपर्दैन सबै पाइन्छ अनि प्राइभेट देखाउनु पर्यो भने चाहिँ अब धेरै खर्चालु छ अब सरकारीमा चाहिँ अब यहाँ ब्लडहरू लगाउने उयोहरू छैन मसिनहरू छैन सिजरहरू हुँदैन यहाँ हाम्रो यो सानो सरकारी हस्पिटलमा चाहिँ अरू कुरोको चाहिँ सबै कुरोको व्यवस्था छ बिमारी भयो भने एम्बुलेन्सहरू दिन्छ बोलाएपछि घरमै पनि आउँछ डेलिभेरीको लागि अब अहिले सबै कुरो छ व्यवस्था नम्बर खिचेर उयो गरेपछि घरमै आइहाल्छ अनि यहाँ सक्ने नर्मल डेलिभरी छ भने यहीँ हुन्छ नर अब सिजरहरू गर्नुपर्यो भने चाहिँ यहाँबाट नै उनीहरूले अब कताकता रेफर गर्नुपर्छ त्यो सबै हस्पिटलले गरिदिन्छ